भारतीय समाजमा धर्मको आफ्नो आफ्नो किसिमको कल्चरहरू छ होइन हिन्दू बुद्धिस्ट क्रिस्चियन क्रिस्चियनहरू चर्च जान्छ सेवा गर्छ मन्डलहरू मिलेर होइन हो बुद्धिस्टहरू चाहिँ गुम्बा जान्छ म हिन्दूहरू मन्दिर जान्छ होइन सबैजना अब सबैजना मिलेर होइन सबैजना मिलेर अब यस्तै दानहरू गर्छ होइन धर्म धर्म मिलेर दानहरू गरेर सडकहरू हस्पिटलहरू होइन वृद्ध आश्रमहरू बनाएको छ होइन अनाथ नानीहरूको बस्नेहरू घरहरू बनाएको छ होइन धर्म धर्म चाहिँ अब सबैले दानहरू गरेर सबैले पैसाहरू दिएर होइन सबैजना मिलेर गरिरहेको छ गरिरहेको छ